हजुर हेलो सुन्नुहोस् न तपाईँको त्यो लाल बजारबाट बोल्नु भएको जुत्ता दोकानबाट ए त्यो सुन्नुहोस् न दिदी त्यो तपाईँले त अस्ति मलाई जुन चाहिँ जुत्ता मैले किनेको थिएँ नि तपाईँकोबाट त्यो एङ्कल एङ्कल लेन्थवला बुट टाइपको त्यो जुत्ता मलाई पुरा दुख्नु थालेको छ हो पोल्नु थालेको छ हो मेरो खुट्टा पुरा दुख्दैछ ड्युटी जाँदा आउँदा तपाईँले त कम्फर्टेबल हुन्छ भनेर लगेको थिएँ कि त होइन होइन तपाईँले त्यो त ठिक भन्नु भयो कि त्यो त मतलब हिँड्दाखेरि कम्फर्टेबल तर मेरो खुट्टामा दुख्दैछ त्यो के भएको त्यो जुत्ता हजुर

ए हजुर हजुर हजुर हजुर त्यो कुरा छोडिदिनुहोस् कि हजुर हजुर त्यो जुत्ताको अब छोडिदिनुहोस् कि अरू कुनै कम्फर्टेबलवाला जुत्ता छ जुन चाहिँ म हरेक दिन युज गर्नुसक्छु ड्युटीमा वर्क गर्नु हरेक कुरामा हजुर हजुर हजुर हजुर कति जस्तो पर्छ होला तपाईँले जुन चाहिँ मलाई त्यो पहिला दिनु भएको थियो त्यो अलिक कम्ती है फोर्टिन कि कति फिफ्टिन है ए हजुर हजुर ल ल त्यसो भए सुन्नुहोस् न तपाईँको दोकान भोलि त बन्द छ है पर्सितिर आउँदा हुन्छ दोकानमा पर्सितिर आउँदा हुन्छ ए हजुर हजुर दिदी म त्यसो भए तपाईँको दोकानमा पर्सितिर भिजिट गर्नु आउँछु नि ल हुन्छ दिदी हजुर हजुर ल ल हुन्छ म आउँथ्ये नि तपाईँको दोकानमा हुन्छ हुन्छ दिदी थ्याङ्क यू ल हुन्छ दिदी हुन्छ